जस्तै हाम्रो घर नेपाली ट्रेडिसनमा नेपाली कल्चरमा बनाइने खानाहरू जस्तै दाल भात कालो दाल भात सब्जी गुन्द्रुक मकैको मकैको भात मकैको रोटी कोदोको रोटी फापरको रोटी निँगुरो त्यस्तैहरू हामीहरूले कल्चरमा खाने भनेको खाना नै सेलरोटी त्यस्तो अब सेलरोटी बनाउनु छ भने त्यसमा धेरै प्रयोग हुने चामल भनेको चामलको पिठो अनि चिनी भयो अनि खिर बनाउँदाखेरि पनि त्यस्तै हो गुन्द्रुक बनाउँदाखेरि गुन्द्रुकमा चाहिने भनेको सागलाई फर्मेन्ट गरेर त्यसलाई बटलमा हालेर कुच्चाएर पन्ध्र बिस दिनपछि त्यसलाई घाममा सुकाएर त्यसको सुप बनाइने गरिन्छ अनि गुन्द्रुक भयो अनि त्यसपछि निँगुरो काली निँगुरो त्यो निँगुरो नै हाम्रो मेन इन्ग्रिडियन्ट हुन्छ त्यो बनाउँदाखेरि अनि धानको चामलको भात कोदोको रोटीमा जुन चाहिँ कोदो हुन्छ कोदोलाई पिसेर त्यसलाई त्यसलाई पानीमा एउटा ब्याटर जस्तो बनाएर ताईमा त्यसलाई एउटा प्यानकेक मोडर्नमा भनिन्छ प्यानकेक प्यानकेक जस्तै गरेर त्यसलाई बनाउने हो त्यति नै हो त्यसरी नै हाम्रो हाम्रो नेपाली कल्चरमा खानाहरू त्यसरी नै बनाइने गरिन्छ अनि कुखुराको मासु भयो सुँगुरको मासुहरूमा त्यहि हो मेन भनेको मासु नै चाहिँ मासु नै हो मसलाहरू यो हर्दी नुन तेल त सबैमा चाहिहालिन्छ त्यस्तैहरू नै